हेलो दा तपाईँ अटो ड्राइभर बोल्नुभएको मैले अघि बुक गरेको थिएँ नि अटो तपाईँ त खै त आउँदैन त दुई घन्टा भइसक्यो मैले पर्खेको पानी पनि पर्नु आटिँसक्यो मैले अहिलेदेखिको पर्खेको होइन कहाँ चाहिँ हुनुहुन्छ हौ दा तपाईँ अघिदेखिको आउँदैछु आउँदैछु भन्दैछ आधा घन्टा आधा घन्टा भन्दै पर्खाउनुभएको छ मलाई पानीले पनि अब मलाई चुट्नु आँटिसक्यो खै त दा आउनुहोस् त छिटो म अफिसमा जानुपर्ने मिटिङ छ मेरो अफिसमा अफिसबाट पनि फोन आएको आएकै छ मलाई तपाईँले अघि आउदिनँ भनेको भए त म अर्को अटो गरेर जान्थेँ नि खै तपाईँ आउँछु आउँछु भनेर मैले तपाईँलाई विश्वास गरेर पर्खिराखेँ खै तपाईँ आउनै भएन नभए मलाई अर्को अटो पठाइदिनुहोस् न दस मिनटभित्रमा म यता अर्जेन्ट चाहिहाल्यो नि अटो अब जानुपर्ने भयो छिटो मलाई अफिसबाट फोन आएको आएकै छ मिटिङको लागि सबैले मलाई पर्खिरहेको छ अरे मिटिङ गर्नुको लागि म मात्रै त्यहाँ छुइनँ अरे छिट्टो जानुपर्ने दा खै तपाईँले त के गर्नुभयो हौ छिटो आइदिनुहोस् न तपाईँ नभए अर्को पठाइदिनुहोस् न